मेरो नजिकैमा भएको चाहिँ अब त्यो साईकोहरू छ भजन मण्डलीहरू हो अन्त क्रिस्तानको मण्डलीहरू हुन्छ र तिनीहरूले बेला बेला अब सङ्गीतहरू गाइरहेकै हुुन्छ म सुनिरहन्छु तिनीहरूले गाएकोहरू हो अन्त त्यो क्रिस्तानहरूले चलाउने इन्सट्रुमेन्ट भनेको गिटार ड्रम त्यस्तैहरू हो गिटार ड्रम केसियो कसैले चलाउनेले चलाउँछ अन्त यता साईमा हेऱ्यो भने मादल बाँसुरी त्यस्तो त्यस्तो टाइपको इन्स्ट्रुमेन्टहरू चाहिँ तिनीहरूले चलाउने गर्छ